अहिले चाहिँ बेसी मात्रामा होइन हिपअप यस क्लासिकलहरू फेमस छ किनभने अहिले होइन के भन्छ लाइभ भिडियोतिर पनि त्यस्तो डान्सहरू गरिरहेको हुन्छ किनकि टिभीतिर पनि त्यस्तो देखाइरहेको हुन्छ सबैजनाले त्यस्तै हेर्नु मनलाग्छ त्यही लागि यो दुईवटा डान्सहरू चाहिँ फेमस छ